नमस्ते म निशा म निशा थामी बोलेको यहाँ न्यू डेली लाइफ त्यो उएसबाट न्यूज पेपरको जर्नलिस्ट बोलेको हजुर तपाईँको तपाईँको त्यो तपाईँ दार्जिलिङबाट बोल्नु भएको है हजुर त्यहाँ त्यहाँ लोकल त्यहाँ उएसहरू के मनाउँछ होला लोकल चाडहरू अब फेस्टिबलहरू हजुर हजुर हजुर मेन चैँ के हो त्यहाँ ने हजुर हजुर हजुर हजुर त्यो मेरो त्यो न्युजमा त्यो गर्नुको लागि खोज तलास गरेको कि त्यही भएर तपाईँलाई भनेको अन्त के भन्छ सुन्नुहोस् त यसो के भन्छ त्यहाँ वरिपरि अब हुन्छ नि अब यसो मिलेर अब तपाईँहरूले के के गर्नुहुन्छ अब मिलेर त्यो खेल्ने चाडहरू भयो अब हो तपाईँ यसो भन्नु भनिदिनुहोस् न हजुर ए हजुर हजुर दसैँहरू चाहिँ कसरी मनाउँछ त्यतातिर हजुर हजुर हजुर ए हजुर हजुर थ्याङ्कयू म यो न्युजमा त्यो इन्फर्मेसन बोटुल्दै थिएँ कि त्यही भएर नि थ्याङ्कयू सो मच